काम भन्दा बाहिर मेरो सोख र रुचि के हो भन्दामा चाहिँ मलाई खाना पकाउनु पुरा मनपर्छ अन्त म खाना पकाउँछु पनि युट्युब भिडियोज हेर्दै अरू टिभीहरूमा हेर्दै म नयाँ नयाँ कुराहरू सिक्छु पनि अन्त मलाई नयाँ नयाँ इन्ग्रिडियन्सहरूको रेसिपिजहरू ट्राई पनि गर्नु मनपर्छ गर्छु पनि र मलाई अरूलाई बनाएर खिलाउनु पनि मनपर्छ अन्त त्यसको बादमा चाहिँ म अरू के गर्छु भन्दामा आफ्टर अफिस मेरो म फ्री टाइममा मो पेन्ट गर्छु मलाई पेन्टिङ गर्नु मनपर्छ अन्त म पेन्ट गर्दाफेरि मेरो अब स्ट्रेसहरू रिलिफ भएको जस्तो लाग्छ मलाई चाहिँ अब दिनभरिको टायर्डनेसहरू थकानहरू म त्यसमै मेटाउँछु अनि त्यसको बादमा मलाई ट्र्याभलिङ गर्नु मनपर्छ मलाई यस्तो सुनसान जग्गामा नेचर लभर हो म नेचरहरूको त्यहाँ गएर मलाई हेर्नु मनपर्छ मलाई सुनसान जग्गाहरूमा बस्नु मनपर्छ मलाई अब त्यो नेचरहरूमा गएर मलाई अब त्योहरू हेरेर अब पुरै अब सन्चो लाग्छ